हेलो नमस्कार हजुर भन्नुहोस् हजुर के सहयोग पुर्याउनु सक्छु तपाईँको हजुर हवस् हजुर भइहाल्छ तपाईँको त्यहाँ हेर्नुपर्छ तपाईँको पानीहरू ब्लकहरू भएको छ भने हेरी हेरी हुन्छ कलमा चाहिँ तपाईँको कलमा पानी आउँदैन होइन हजुर वा त्यो पाइप पनि ब्लकहरू भएको हुनुसक्छ त्यहाँ आएर हेरेरै हुन्छ तपाईँको चार्जहरू तपाईँले अन्त त्यो कल बिग्रेको छ भन्नुभयो मैले कल लिएरै आउनुपर्छ कि तपाईँले अलरेडी किनेर राख्नुभएको छ ए ए अँ भइहाल्छ भइहाल्छ तपाईँ तपाईँ अहिले अहिले आउनुपर्ने हो कि ए हो अहिले अहिले एमेर्जेन्सी आउनुपर्ने हो त्यसो भने म अहिले आइहाल्छु नि त्यस्तो मेरो काम त छैन हो म अहिले फ्री नै छु म आइहाल्छु नि अब म आधी घन्टापछाडि तपाईँहरूको घरमा आइपुग्छु तपाईँले लोकेसनहरू चाहिँ मलाई सेन्ट गरिदिनुहोस् न म आइहाल्छु हुन्छ म सबै गरिदिई हाल्छु नि ल टेन्सन नमान्नुहोस् म मिलाई दिइहाल्छु हुन्छ